दार्जिलिङको जिल्लाको जिल्लामा उपलब्धी गऱ्यो भने केही स्थानीय शिक्षा कुराहरू गर्दाखेरि चाहिँ अब जस्तै यो नर्सिङ इन्स्टिट्युटहरू छ जस त्यस विषय अब धेरै लाभ लाभान्वित हुनुसक्छौँ हामी तर अहिले चाहिँ यो एउटा दुःखको लाग्दो कुरो छ हामी यहाँनिर बाासिन्दा निज जो चाहिँ दार्जिलिङ बासिन्दाहरू छ यहाँकोहरूले चाहिँ यसमा मौका पाउँदैन सबै बाहिरबाट नै स्टुडेन्टहरूले अनलाइन त्यो गरेकोले गर्दाखेरि चाहिँ यहाँनिर हाम्रो दार्जिलिङको स्टुडेन्टहरूले चाहिँ यसमा मौकै पाउँदैन यो चाहिँ एउटा दुःखलाग्दो कुरा छ एकदमै अब अहिले यहाँ जति पनि छ चारजाना अन्य भाषी छ एकजना नेपाली छ यहाँ पाँचजना अन्य भाषी छ एकजना नेपाली छ यस्तो प्रकारको भइरहेको छ यसमा पनि होइन जस्तै यो रामकृष्ण बिटी कलेजमा अब शिक्षाको यसमा पनि त्यस्तै कतिवटा सम परिस्थितिहरूले अहिले जुझ्न परिरहेको छ यो कुराहरू पनि हामीले ध्यान पर दिनुपर्ने कुराहरू यसमा पनि छ यहाँनिर अब जस्तो अब हाम्रो शिक्षा टिचरहरूले ट्रेनिङ गर्नु जान्छ होइन सजिलो प्रकारले ट्रेनिङ पाउँदैन अरू अब यसको लागि धेरै दुःख कष्टहरू गर्नु परिरहेको छ होइन अर्को चाहिँ अब जस्तै यहाँनिर एउटा सिस्याक छ सिस्याकले चाहिँ डब्लुबिसिएस गराउँछ उनीहरूले चाहिँ क्लास गराउँछ यो जुन चाहिँ रेड क्रस बिल्डिङ छ त्यहाँनिर गराउँछ उनीहरूले त्यहाँ एउटा लाइबेरी पनि छ गएर त्यहाँ लाइबेरीहरू पढ्नु सकिन्छ त्यस्तो छ अन्त गभर्नमेन्ट स्कुलमा त अब गभर्नमेन्ट स्कुलमा त धेरै अहिले पहिलाको भन्दा चाहिँ अहिले पहिला पहिला चाहिँ एकदमै राम्रो राम्रो स्टुडेन्ट थियो रहेछ गभर्नमेन्ट कलेजको एकदमै राम्रो पढाइ पनि राम्रो होइन त्यहाँदेखि फेरि बिचमा आएर अलिकति त्यो अन्य अब जस्तै यहाँ दार्जिलिङमा धेरै त्यो प्राइभेट स्कुलहरू बनियो पछि चाहिँ गभर्नमेन्ट कलेज अलिकति अवहेलित भएको होइन गभर्नमेन्ट स्कुलहरू अलिकति अवहेलित भएको तर अहिले फेरि यसले एउटा रिभाइभ गरिरहेको छ एउटा राम्रो उइसमा आइरहेको छ स्टुडेन्टहरू त्यहाँको पढाइहरू पनि राम्रो भइरहेको छ अहिले चाहिँ